मलाई चाहिँ स्विमिङमा एकदम धेरै रुचि छु म चाहिँ म एउटा कम्पिटिसन पनि गएको थिएँ स्विमिङ गर्नु एकदम मजा आएको थियो स्विमिङ गर्नु चाहिँ एकदम त्यो पनि स्वास्थ्यको लागि धेरै राम्रो हो